अहिलेको भान्साघरमा चलाइने विद्युतीय उपकरण चाहिँ के के हुन् हरू भन्दा चाहिँ अब इलेक्ट्रिक जग भयो राइस कुकर भयो अन्त ग्यास सिलिन्डर मिक्सर मिक्सर ग्राइन्डरहरू भयो अन्त चाहिँ पहिला चलाउने सामानहरू त अब के थियो र अब त्यस्तो पहिला त त्यस्तो थिएन र अब अलिक सा साह्रो नै पर्थ्यो पहिला त अब खाना पकाउनु प पर्दा चिया पकाउनुपर्दा के के पकाउनुपर्दा पहिलातिर त अब साह्रै पर्थ्यो अन्त अहिलेको जस्तो थिएन पहिला पहिला पहिलानिर भने चाहिँ अब दाउरा दाउरा बटुलेर अब आगोले बा दाउरा बटुलेर अब बाल्नुपर्दथ्यो अन्त अहिले भने चाहिँ अब चस्स ग्या ग्यास अन गर्यो अन्त लाइटरले ठ्याक्क गरिदियो हानिदियो ठ्याक्कै गरिहाल्ने नै अब आगो बलिहाल्थ्यो पहिला चाहिँ त्यति पहिला त साह्रो पर्थ्यो त्यो आगो बाल्नुधरि कोही कोही बेला आगो बल्थेन दाउरा चिसोहरू हुन्थ्यो र अन्त अन्त त्यो यो पहिलाको पहिलाको त्यो यो समयतिर त्यही यो भाँडा भाँडाकुँडातिर अब मोसोहरू लाग्थ्यो अब त्यो त्यो पनि अब सजिलोसँगले जान्थेन तर अहिले चाहिँ अब त यो ग्यासहरूले गर्दा ग्यास सिलिन्डरहरूले हरूमा पकाएकोले चाहिँ त्यस्तो त्यस्तो कालो मोसोहरू बस्दैन र पहिला हो हटे चाहिँ अब दाउराहरू खोज्नु जानुपर्थ्यो त्यही अब आगो बाल्नुको लागि आगो बालेर खानापिना पानीहरू पकाउनुको लागि अहिले चाहिँ त्यस्तो यो पर्दैन ग्यासहरूले गर्दा ग्यास सिलिन्डरहरूले गर्दा अन्त तर पनि अब अहिले त एकैछिनमा पकाए पनि त्यो खानामा त्यस्तो स्वाद हुँदैन पहिला पहिला ढिलो भयो पहिलाको समयमा त ढिलो भए पनि अब तर पनि अब खानाहरूको त स्वादै अर्को हुन्छ अब खानाहरूको पनि अब मिठो हुन्थ्यो अब त्यस्तै हो अब भिन्नता त अनुभव